हाम्रा दार्जिलिङका जातीय पोसाक ढाका साडी वा दौरा सुरुवाल चलचित्र फेसन सो वा विज्ञापनमा कला र शिल्पको रूपमा प्रयोग गरिएका छन् कलाको रूपमा यहाँका सङ्गीत गीत सङ्गीतहरू पनि चलाएका छन् यहाँका धुन समला चुट्की आदिहरू पनि यहाँका सङ्गीत गीत धुनहरूमा चलाएका छन् साथै यहाँ बनेका शिल्पको रूपमा हाम्रा गोर्खे खुकुरी साथै दौरा सुरुवाल ढाका टोपी पनि शिल्पको रूपमा आउँछ साथै यहाँ का हाम्रा डोको जो बाँसको चित्राले बनाएको हुन्छ त्यो डोको पनि चलचित्र फेसन सो आदितिर चलाएका हुन्छन् यी सबै हाम्रै यहाँका मानिसहरूले बनाएका हुन्छन्